मलाई मनपर्ने माछा चाहिँ अब खोलाको माछा हुन्छ अब आफूले मारेको यहाँको खोलाको माछालाई चाहिँ अब बुदुना भन्छ असला बुदुना भन्छ कत्ले भन्छ कत्ले र बुदुना चाहिँ मलाई पुरा मनपर्छ हो अनि अब पाउनु त थुप्रो पाउँछ भित्ती पाउँछ यहाँ चाहिँ अब कत्ले पाउँछ बुदुना पाउँछ असला पाउँछ अनि अब माछाहरूको नाममा भनौँ भने अब ग्वाली भयो उयो के अरे सिङ्गी सिङ्गी माछा भयो रायचन भयो अनि थुप्रो हो त्यस्तो माछाहरू पाउँछ अनि अब मलाई चाहिँ त्यही खोलाको माछामा चाहिँ कत्ले बुदुना हौ त्यस्तो चाहिँ पुरा मनपर्छ माछाहरू अब उयो पनि मनपर्छ झिँगे माछा पनि हुन्छ झिँगे माछा पनि राम्रै लाग्छ झिँगे माछा पनि मनपर्छ झिँगे माछा भयो अनि अब बाटा भयो त्यहाँदेखिको थुप्रो माछाहरू अब मागुर भयो र मान्छेले पनि अब त्यस्तैहरू मनपराउँछ मागुर माछाहरू खान्छ कत्ले खान्छ ग्वाली खान्छ बुदुना खान्छ झिँगे माछाहरू खान्छ हाम्रो वरिपरि नै पाइन्छ त्यस्तो चाहिँ अब अक हाम्रै छि नजिकको खोलातिर भेटिन्छ असलाहरू पाइन्छ